हजुर मलाई मिडियामा चाहिँ नेपाली भाषाको प्रतिनिधित्व दिएको जस्तो लाग्छ तर शिक्षा प्रणालीमा चाहिँ पहिलेको हेरी अहिले कम भएको जस्तो लाग्छ किनकि अहिले नेपाली भाषालाईभन्दा बेसी अङ्ग्रेजी भाषालाई मलाई चाहिँ त्यसलाई प्राथमिक्ता दिएको जस्तो लाग्दैछ